हाम्रो नेपाली भाषा बोल्नेको चुनौतीको कुराहरू धेरै छन् हामी भाषा बोल्नुपर्नेको चुनौती मात्र होइन हामी त अब अस्तिवकै लडाइँमा लडिरहेका छौँ यो अब हाम्रो दार्जिलिङको विषयमा होइन कालिम्पोङ खरसाङ सिलगढीको विषयमा भनौँ भने हामी विश्वमा नै हामी अवहेलित छौँ हामीले देशको सिमानाको रक्षा गरिरहेका छौँ होइन हरेक वर्ष हाम्रा माइतीहरू सहिद बनिरहेको छ हरेक जस्तो कुनै खेलाडी खेलको उयसलाई हेर्दाखेरि त्यहाँ पनि हाम्रो नेपालीहरूले प्रतिनिधित्व गरिरहेछ जस्तो सुनिल छेत्री होइन हाम्रो नेपाली हो हामी गर्वले भन्छौँ प्रतिनिधि गरिरहेछ राजनीतिक पर् उयसमा पनि हामीले हेरिरहेछौँ जस्तो भारतको संविधान लेख्नुमा पनि हाम्रो नेपाली को धेरै ठुलो योगदान छ त्यो इ इतिहास साक्षी छ तर त्यो हुँदाहुँदै पनि हामी नेपाली जातिले हाम्रो चिनारीको लागि हामी लडिरहेको यति बेला हामीले भाषाहरू बोल्नुको लागि अब का हामी जस्तो दिल्लीमा जान्छौँ हामीले नेपाली हामीलाई आफ्नो मातृभाषा बोल्छौँ तर त्यहाँ मातृभाषा हामीले त्यहाँ जब बोल्छौँ हामीलाई नेपालको हो भन्ने एउटा त्यहाँ प्रश्न आइहाल्छ जस्तो हामी सिलगढीदेखि उता जसो कि कलकत्तामा गयौँ क्या आप नेपाल से आया है यो खालको प्रश्नहरू हामीलाई आउँछ होइन र यो हामीलाई एकदमै दुःख लाग्छ छ हामी देशको लागि हामीले हरेक क्षेत्रमै हामीले योगदान दिइरहेको छौँ नि हामी देशको सिमाना रुँगेर सहिद भयौँ भन्ने मात्र होइन भारत स्वतन्त्रतालाई हेर्दाखेरि पनि होइन त्यो हाम्रो योगदान छ नि त नेपाली जातिको होइन तर यहाँनिर चाहिँ अहिले यो अब हाम्रो चिनारीको लागि हामी गोर्खा नेपाली भन्ने यो कुरो एउटा चिनारीको हाम्रो एउटा दुःखलाग्दो कहालिँदो एउटा परिस्थिति छ त्यसैमाथि यो भाषा अनुसूचित जन भाषाले आठौँ सूचीमा होइन हामीले भाषा मान्यता पायौँ अनि हामीले स्कुलमा हामीले इङ्लिस नै बोल्नुपर्छ भन्ने त्यही एउटा उयो छ होइन नेपाली बोल्दा फाइनहरू तिर्नु परिरहेको छ त्यो एउटा स्थिति पनि छ जस्तो अब कुनै एप्लिकेसन हामी अफिसहरूतिर जान्छौँ अब एप्लिकेसनहरू लेख्दाखेरि नेपालीमा होइन इङ्लिसमा एप्लिकेसनहरू लेख्नु भन्ने पनि त्यो त्यो पनि एउटा परिस्थिति छ अब त्यहीमाथि यहाँनिर अब जस्तो दार्जिलिङमा वेस्ट बङ्गाल गभर्मेन्टले होइन यहाँ बङ्गला भाषा नै कम्पलसरी पढ्नुपर्छ भन्ने पनि त्यो एउटा पनि उठान भइरहेछ त्यसले गर्दा हाम्रो भाषा अतिक्रमण भइरहेको छ यो एउटा सिर उयो छ